म बागवानी घरको आँगनमा बारीमा गर्छु मलाई त्यहीँ नै धेरै राम्रो लाग्छ त्यहाँको जमिनको माटोहरू धेरै अब मुलायम नरम हुन्छ जे फुल रोप्दा पनि चाहे फुल होस् चाहे अरू चिज होस् रोप्दाखेरि राम्रो मजाले उम्रिएर जान्छ राम्रो भएर जान्छ हाम्रो त्यही कुरो छतमा रोप्यौँ भने छतमा छत यो बागवानी भन्ने चिज हामीले घर वरिपरि गर्नुपर्छ बारीमा त्यतातिर गर्नुपर्ने छतमा पनि गर्नु चाहिँ गर्छ तर जसमा जुनमा हामीलाई राम्रो लाग्छ त्यो भने मलाई जुन राम्रो लाग्छ त्यो त मलाई बारीमा लाग्छ म घरको आँगनतिर फुलहरू रोपी रोपिहिँड्छु राम्रो लाग्छ मलाई गर्न तर अब त्यही त्यही कुरा अब यसमा आयो भने त्यही कुरा मैले अब यसमा यस छतमा गर्नुपर्यो भने धेरै अब साह्रो पनि छ माटो लानु मल लानु के लानु के गर्नु भुइँमा हो भने बारीमा हो भने हामीले हरेक चिजहरू पनि अब मजाले सफा ब सफा बनाएर मजाले राम्रो पाराले गर्नसक्छौँ तर हामी त्यही कुरा फेरि छतमा गर्यो भने एक त छत मैला हुने के हुन्छ त्यो भन्दा राम्रो हामीले बारीमा मलाई त बारीमा उयोहरू फुलहरू रोप्नु बगैँचा अब राम्रो लाग्छ अरूको त मलाई थाहा भएन मलाई तर राम्रो लाग्छ अब जतिसक्दो मलाई सजिलो मलिलो भन्ने चिज मलाई बारीमै लाग्छ घरको आँगन घरको आँगन सजाउँदा आफूलाई पनि राम्रो राम्रो हुन्छ होइन घरको आँगनहरू सजाउँदाखेरि घर सुन्दर देख्ने छतमा त कसले देख्ने पनि होइन कसले हेर्छ माथि माथिको मुनि त हेर्ने हो नि त्यही भएर मलाई मुनि बागवानी गर्नु राम्रो लाग्छ फुलहरू रोप्नु फुलहरू किसिम थरी थरीका फुलहरू ल्याएर अनि रोप्नु अनि त्यो फुल सजाउनु फुल रोप्नुको लागि गमलाहरू पटहरू किन्नु एकदम धेरै अब राम्रो लाग्छ मलाई अत्यन्त मन पनि पर्छ र राम्रो पनि राम्रो पनि लाग्छ र त्यो छतमाको छतको कुरा छतमा मलाई फुलहरू भनेको रोप्नु पनि मन पनि पर्दैन रोप्नेले रोप्छन् तर मलाई चाहिँ मनपर्दैन किनभने जति स जति हामीले भुइँमा रोप्छौँ त्यत्ति धेरै हामीले गएर छतमा छतमा जति हामी आँगनतिर फुल रोप्छौँ त्यसको जति राम्ररी फुल फलेर फुलेर आउँछ त्यस्तो त्यो छतहरूतिर त मलाई आउँछ जस्तो त लाग्दैन पनि आउँदैन पनि किनभने भुइँमा हो भने मलिलो माटो हुन्छ मलहरू हाल्यो भने मजाले मिसिने फिटिने कार्यहरू होइन भइबस्छ अनि त्यही भएर मलाई एकदम राम्रो लाग्छ क्या भुइँतिर गर पनि जे पनि गर भुइँमा गर छतमा होइन मलाई त्यही भएर फुलसुलहरू रोप्नु धेरै धेरै मनपर्छ मलाई राम्रो पनि लाग्छ जति अरूलाई लाग्दैन होला तर मलाई चाहिँ एकदम धेरै नै धेरै राम्रो लाग्छ यो फुलहरू रोप्नु के गर्नु यस्तोउस्तो मलाई एकदम धेरै राम्रो लाग्छ क्या